ड्राइभर दाजु बोल्नुभएको हो कालेम्पोङबाट ए हजुर म चाहिँ कलकत्ताबाट बोलेको हो म चाहिँ कालेम्पोङ घुम्नु साह्रै रहर छ त्यसैले अब टुरिजम एरियाहरू कति के के कस्तो प्रकारले छ हो हजुर

मैले त्यहाँ कफेर भन्ने जग्गा पनि सुनेको थिएँ कफेरमा चाहिँ के छ हौ

कालेम्पोङ आएर कति एक दिनमा त घुमि सक्दैन होला है ए दुई दिन तिन दिनको अब तपाईँले चार्ज कति लिनुहुन्छ हामी पाँचजना जस्तो छौँ हजुर हजुर हजुर ए हजुर

ए हुन्छ त्यसो भए म भोलि भोलि आउँदैछु हो तपाईँले घुमाइदिनुहोस् न यसो टुरिजमहरू के के छ कस्तो कस्तो छ हो अन्त बस्ने तपाईँले मिलाइदिनुहोस् हजुर ए हजुर हजुर हुन्छ त्यसो भए मलाई चाहिँ अलिकति कन्ट्रिब्युट गरिदिनुहोस् है भाडा अलिकति हजुर

हजुर हुन्छ हुन्छ होइन मलाई टोटल कालिम्पोङभित्रको जग्गा चाहिँ घुम्नु मन छ कि कालिम्पोङमा निक्कै जग्गाहरू छ भने टुरिस्टको लागि छ गार्डनहरू छ अन्त यहाँ सर्टनहरू पनि छ हरे नि हजुर

ए हजुर भने पछि तपाईँको चार्ज चाहिँ कति छ तिन दिन घुमाउनु भयो तिन दिनको चार्ज चाहिँ कति होला ए हजुर ए हुन्छ त्यसो भए म पक्का म तपाईँलाई भोलि बिहान कल गर्छु है